अब किसानहरूले होइन खेतीपाती बाहेक अरू पनि थुप्रै उयोहरू गर्छ आफ्नो जीविका चलाउनको लागि अब जस्तै गाई बाख्रा पालेर अब गाईको अब बाख्रा पालेपछि त्यसलाई बेच्छ होइन अब कत्ति दाममा बेच्छ अन्तखेरि अब त्यो पैसाहरू राखेर फेरि अब अब त्यस्तै बाख्राहरू पाल्ने गर्छ तिनीहरूले त्यो पैसाहरू चलाउँछ होइन अन्त अब गाई पालेर त्यसको दुधहरू अब बेच्ने गर्छन् होइन अन्तखेरि अब साग सब्जीहरू बेचेर यसो बजारमा बेचेर गाउँतिरै बेचेर कत्ति पैसाहरू कमाउनुहुन्छ किसानहरूले होइन अन्तखेरि यसो उयोहरू अब मासुहरू उयो गरेर जस्तो कुखुराहरू पालेर त्यस्को मासुहरू अब बेचेर होइन त्यस्तोहरू गर्ने गर्छ किसानहरूले अन्तखेरि साग सब्जीहरू बेचेर साग सब्जी नभए पनि अब अरू थुप्रै कुराहरू अब तिनीहरूले गर्नु सक्छ अब जस्तो फुलको उयोहरू गर्छ होइन अन्त फुलहरू रोप्ने गर्छन् अब फुलहरू त बजारतिर त कस्तो बिक्री हुन्छ होइन अब त्यस्तोहरू गर्ने गर्छ अन्तखेरि अब थुप्रै कुराहरू छ किसानहरूले गर्ने होइन अन्त अरू चाहिँ अब त्यत्ति हो अब फुलहरू जस्तो गाई बाख्रा भेडाहरू पालेर अन्त त्यसलाई बेच्ने गर्छ